हामी आठ घन्टा काम गर्नुपर्छ बगानमा हिउँदोमा पाँच घन्टा छ घन्टा बर्खामा आठ घन्टा काम गर्नुपर्छ हामीलाई रोजगार हाम्रो रोजगार अहिले दुई सौ पचास भएको छ तर सबै अब त्यो फन्टहरू काटेर चाहिँ हामीले दुई सौ बिस रुपियाँ पाउँछौँ दिनको हामीलाई दाउरा दिन्छ चप्पलको पैसा दिन्छ दाउराको कोही बेला दाउरा दिन्छ कोही बेला पैसा दिन्छ अहिले दाउरै दिने गरेको छ हामीलाई छाता दिन्छ प्लस तिर्पल दिन्छ हामीलाई ब्लाङ्केट पनि दिन्छ अहिले हामीलाई ब्लाङ्केट पनि दिनथालेको छ साह्रै धेर भएको छैन चार वर्ष यस्तो भयो होला ब्लाङ्केट दिनथालेको सालछुट्टी पाउँछ हाम्रो सालछुट्टी काम हेरेर पाउँछ सालछुट्टी आठ दिन नौ दिन अब सिधा काम हुनेले हाम सालछुट्टी अब पाउँछ चौध दिनसम्म हाम्रो बोनस पाउँछ बोनस पनि त्यही हामीले काममै हिँडेको अनुसारले नै पाउँछ अब काममा सिधा हिँडेको छ भने अब ट्वेन्टी कोही बेला प पर्सेन्ट भन्छ बिस पर्सेन्टमा चाहिँ हामीलाई अठार सत्र हजारसम्म पाउँछ अब नागा बेसी बस्नेहरूले त अब धेर पाउँदैन सात हजार आठ हजार दस एघार हजारसम्म पाउँ पाउँछ बोनस पनि